मेरो बगैँचामा फुल रोप्छु त्यो फुल फुलेको अल्लो घर पल्लो घरमा पनि कसैले पूजामा मागे भने दिइहाल्छु अनि फुलहरूको मालाहरू गाँसेर अब घरमै पूजाहरू पाठ गर्दा पनि हुन्छ अनि के अरे भगवान्लाई चढाउँछु बेसी भयो भने कसैले गाउँ घरको मान्छेले पनि मागेर पनि लगिहाल्छ अनि फलफुलको बारेमा चाहिँ म भन्दै छु घरमा फलफुलहरू केरा सुन्तला अम्बक यस्तै बयरहरू घरमा केही अब आँपहरू फलेको छ भने अल्लो घर पल्लो घर पनि अब बेसी भयो भने दिइहालिन्छ घरको नानीहरूले खाइहाल्छ मन्दिरतिर पनि चढाउनु लगिहालिन्छ यसै गाउँ घरको मान्छेले मागे भने पनि अल्लो घर पल्लो घर बाँढेर खाइन्छ अब के गर्नु अब फल फुल यसो कुहेको सुहेको छ भने पनि यसो गाई बाख्राहरूलाई दिइहालिन्छ अनि यसो पूजामा चढाउँछ दसैँमा दसैँ तिहारमा पनि अब दसैँ तिहार आए पछि त्यो प्रसादहरू घरमै लक्ष्मीको पूजा गर्दाखेरि घरमै लक्ष्मीलाई चढाइन्छ अन्त पोहोरको साल लक्ष्मीलाई पूजा गर्दाखेरि गाईको पुच्छरमा पनि यसो फल फुलहरू चार चार कुनामा राखेर पूजा पाठ गरिन्छ गाईलाई पनि पूजा गरिन्छ गाईलाई पनि खुवाइन्छ अनि अल्लो घर पल्लो घर पनि दिइहालिन्छ